हाम्रो यता तपाईँको कता कतातिर घुम्नु जाने भने चाहिँ अब बेसी कालिम्पोङहरू जतिको टाढोमा भने चाहिँ अब तपाईँको घुम्नु जानु भने चाहिँ तपाईँको लाग्छ त्यस्तै नै अब कति तिन चार हजारले तिन चार भ हजार भन्दा पनि पाँच हजारहरूले पुग्छ होला किनकि अब गाडी लगेर जानुपऱ्यो रिजर्भ लगेर जानुपऱ्यो होइन अन्त उयोहरू पनि लानु तेलहरू पनि लानुपऱ्यो अनि खाजासाजा खानुपऱ्यो त्यसले अब उयो पनि चाहिन्छ नि त भित्र पस्नुको लागि अब घुम्नु जानुको लागि भित्र पस्नुको लागि अब खर्च अलिक चाहिन्छ होइन अब उयोहरू टिकटहरू काट्नुपर्छ त्यसले गर्दा तपाईँहरूको नभनेको पनि पाँच हजार बोकिराखे भने ठिकै हुन्छ होइन किनकि कोही बेला के हुन्छ इमर्जेन्सी होइन कोही बेला गाडीको पार्किङहरू पनि उठाउनुहुन्छ होइन त्यही भएर अलिक टाइम चाहिँ लाग्छ ए अलिक पैसा चाहिँ लाग्छ होइन अन्त घुम्नु गयो भने तपाईँहरूलाई एक दिनमा यहाँ मजा आउँछ एक दिनमा घुम्नु भने पाँच छ जग्गा चाहिँ घुम्नुसक्छ होइन त्यो पनि मुस्किलले अब टाइमहरू चाहिँ निकै लाग्छ तर घुम्नु जानु चाहिँ मजा आउँछ यता डेलो भयो त्यहाँदेखि तपाईँको भयो लाभातिर त घुम्नु जाने छ होइन अन्त नोक डाँडा झिल जानुभयो भने छ अन्त अरू थुप्रै जग्गाहरू पनि छ होइन अब मलाई त्यत्ति साह्रो थाहा भएन म त्यत्ति साह्रो घुम्नु पनि जाँदिनँ होइन त्यही भएर चाहिँ मलाई थाह भएन अरूहरू चाहिँ जग्गाहरू चाहिँ घुम्नु जानेहरू छ निकै थुप्रो छ जग्गाहरू तर म चाहिँ बेसी घरबाट निस्किदिनँ नि त त्यही भएर मलाई त्यत्ति साह्रो थाहा छैन अरू जग्गा अब तपाईँले अब पैसा छैन भने सक्नुहुन्छ तपाईँहरूले यस्तो तिन चार हजार पनि लगेर जान सक्नुहुनेछ होइन अब जाँदा हुन्छ अब जतिको अब मजा आउँछ होइन साथीहरूसँग घुम्नु जानु मजा आउँछ सो त्यति मात्रै छ हाम्रो घुम्नु जाने चाहिँ होइन मलाई त्यत्ति साह्रो आइडिया छैन